अस्तिको साल चाहिँ हामी पिक्निक गएको थियौँ हाम्रो ज्वाइँको गाडीमा हाम्रो गाउँको सबै दिदीबहिनीहरू मिलेर अन्त खोलामा थुप्रै क्यामेराहरू बोकेर फोटो खिच्ने भाइहरू पनि थियो पौडी पनि खेल्यौँ त्यहाँदेखि कसैले खाना पकायो कसैले नुहायो खोलातिर गएर नानीहरू थुप्रै थियो हामी चाहिँ एक कुनामा बसेर बात मारिबस्यौँ अलिक बुढोपाकोहरू चाहिँ त्यहाँदेखि बिद्यममा गएको थियौँ हामी उयो के अरे पिक्निक अन्त त्यहाँनिर आउँदाखेरि चाहिँ ठुलो पुल पनि थियो त्यहाँ पुलमा बा उत्रेर हामीले पुलमा मजाले फोटोहरू खिच्यौँ